दार्जिलिङ दार्जिलिङ जिल्लामा आर्थिक स्रोतहरूमा मेन आउँछ टुरिजम किनभने अब टुरिस्टहरू प्लेनमा बस्ने आदत हुन्छ अनि उनीहरूलाई अब छुट्टीहरूतिर उनीहरूको छुट्टी के के भ्याकेसनहरूतिर उनाहरूलाई घुम्नु मन हुन्छ अन्त उनीहरूलाई शान्त जग्गा मन पर्छ तलतिर त अब उनीहरू बस्ने ठाँउतिर त पुरा हल्ला हुन्छ अनि त्यही कारण उनीहरू दार्जिलिङ अउँछन् दार्जिलिङमा धेरै राम्रो भ्यु पोईन्टहरू छ अनि उनीहरू त्यस जग्गाहरूतिर जान्छन् पार्कहरू जान्छन् अनि यहाँनिर जुलोजिकल एउटा जो जु पनि छ अन्त जुलोजिकल के भन्छ त्यसलाई म्युजियम पनि छ भनौँ जुलोजिकल सरी म्युजियम होइन पार्क पार्क पनि छ अनि त्यहाँ पनि जानु जान्छन् अन्त त्यस्तै हो अब हिल्ली एरिया हो उनीहरूले अब त्यस्तो राम्रो देखेको हुँदैन त्यो उइसहरू के पो यो फल्सहरू वाटर फल्सहरू देखेको हुँदैन अन्त त्योहरू हेर्छन् अनि उनीहरूको अब उनीहरूलाई त पिस मन पर्छ अन्त हिल एरियाहरूतिर त सधैँ नै पिसै हुन्छ भनौँ हिल्ली एरियामा नेचर पनि राम्रो हुन्छन् अन्त शान्त पनि हुन्छ जग्गा जग्गा अब मेन यहीँ बजारमै बस्ने हो भने त त्यस्तो छैन अब यता उत्ति घुम्नतिर गयो भने चाहिँ सबै जग्गा पिस छ दार्जिलिङमा चाहिँ त्यही हो मेन अन्त सेकेन्डमा आउँछ टी इन्डस्ट्री टी इन्डस्ट्री त अब के भन्नु दार्जिलिङ त दार्जिलिङ त के को लागि फेमस छ टीको लागि त फेमस छ त्यही हो आबो सेकेन्डमा टी नै भनौँ अब टीको लागि चाहिँ दार्जिलिङ फेमस छ हाम्रो पनि अब म पनि टी गार्डनबाट नै बिलङ गर्छु टी गार्डन हाम्रो लिङ्गिया चाहिँ म कुन्नि के टी गार्डन भन्छु त्यस्तो नाम त याद छैन तर पनि अब हाम्रो लिङ्गियाको टी गार्डन पनि राम्रो छ भनौँ टीजहरू टीको लागि फेमस छ त्यहाँपछि यही टुरिजम टी